इन्टरनेट ब्याङ्किकले लेनदेनको तरिका निकै सजिलो त बनायो तर सबै पैसा आफ्नो फोनमा हुनुको कारणले पैसा छिट्टै मासिन्छ आफ्नो हातमा होइन र म भरोसा गर्छु इन्टरनेट ब्याङ्किकमा तर यहाँ सबै अपडेटहरू हुँदैन होइन पासबुकको अपडेटहरू भएको हुँदैन त्यसै लागिन् हामीलाई ब्याङ्कमा जानुपर्छ र एटीएमबाट पैसा निकाल्दा पनि ब्याङकमै पुग्नु पऱ्यो हो अब खाता अपडेट गराउनु त्यो चाहिँ अलिकति साह्रो पर्छ सबै थोक फोनबाटै भएको भए चाहिँ राम्रो हुन्थ्यो भरोसा पनि गर्छु म इन्टरनेट ब्याङ्किकमा